अब मैले यो भन्नुपर्दा चाहिँ होइन अब मेरो चाहिँ अब पहिल्यैदेखि फेमिली ब्याकग्राउन्डै लुज थियो होइन यो चाहिँ किन कुन चाहिँ कारणले भन्दाखेरि चाहिँ अब पहिला चाहिँ अब मेरो बाउ आमादेखि लिएर अब कुरा गर्नु पर्दाखेरि बाउ आमाहरू होइन यस्तै अब अहिले भन्छ जस्ट एलकोहोल होइन एलकोहोलले चाहिँ मेरो बाउ आमा चाहिँ बहुतै एकदमै झुन्द्रा भइसकेको थियो होइन मेरो अन्त मैले चाहिँ अब सुधार के गरेँ भन्दाखेरि चाहिँ मेरो बाउ आमाहरूलाई होइन एकदमै मैले आफै गाइड गरेर होइन मैले गाइड गरेर उनीहरूलाई चाहिँ एकदमै अहिले चाहिँ छ सात छ सात होइन एघार बाह्र बर्ष भयो होइन खानु छोडेको अन्त मैले चाहिँ अलिकति गर्वको काम चाहिँ त्यही गरेँ होला जस्तो लाग्छ मेरो बाउ आमालाई सुधारेर होइन होइन मैले कति अब झेलेँ अब त्यो कामहरू गर्दाखेरि होइन त्यो उनीहरूलाई छोडाउनुको लागि होइन एलकोहल एडिक्सन भइसकेको थियो होइन उनीहरूलाई चाहिँ मैले चाहिँ एकदमै कस्तो पाराले सुधार गरेर चाहिँ अब त्यो चाहिँ मलाई चाहिँ अब गर्व लाग्छ